मेरो गाउँमा चाहिँ अब कसैलाई कुकुरले टोक्यो भने चाहिँ म पहिला चाहिँ उहाँको घाउलाई धोएर डेटोल पानी सानी लाएर नुन पानीहरू लाएर दबाई लगाउने काम गरिदिन्छु